भाइ तपाईँको होटेल डामडिङबाट मेरो गोरुबथान ऊ यसमा गाडीको स्ट्यान्डमा मेरो दाजु भाउजू तपाईँले खानाहरू यस्तो यस्तो राम्रोसँगले ऊ यो गरेर पठाइदिनुस् ल लेखेको ऊ यो गरेर म यहाँबाट लेखेर पठाउँछु पठाइदिनुहोस् ल दुई दुई प्लेट चाउमिन पठाइदिनुहोस् ल